हाम्रो क्षेत्रमा अहिले के अपराध हुँदैछ भने हाम्रो क्षेत्रमा अहिले रुखहरू काटेर पुरा अब बेच्ने हो त्यस्तोहरू भइरहेको छ अनि अहिले यो बर्खाको समयमा पुरा पहिरोहरू गइरहेको छ अनि नागरिकहरूको सुरक्षाको निम्ति हामीले के गर्नुपर्छ भन्दाखेरि त्यो पहिरोहरू रोक्नु त सक्दैन तर त्यो पहिरो गएकोमा हामीले वालहरू लगाएर फेरि पहिरो नजाओस् भनेर केही गर्नुपर्छ